अहिले त अब हामी अब सबैले गाईको गोबरले त घर लिपेका छैनौँ किनभने अहिले सबैको आफ्नो माटोको घर नभएर सबैले सिमेन्टेडै घर बनाउने गर्छ पक्का घर र त्यसमा त अब सिमेन्टेड फ्लोर हुन्छ र त्यसमा त अब फिनाइल हालेर घर पुस्ने गर्छौँ र अब पहिला हामी सानो सानो हुँदा चाहिँ अब प्राय घरहरू माटोको भुँइ हुँदाखेरि चाहिँ हामीले पनि सानोमा गाईको गोबरले नै घर लिप्ने गर्थ्यौँ र अब गाईको गोबरले घर लिप्दा चाहिँ के हुन्छ भने अब त्यसले चाहिँ अब इन्फेकसनहरू हुँदेन गाईको गोबरले चाहिँ घर पनि सु शुद्ध हुन्छ भनिने चलन छ है अनि यसैले अब अहिले अहिले न प्रयोग गरे अब पहिला पहिला चाहिँ हामीले गर्थ्यौँ र अब बिमारीहरू नआउने इन्फेकसनहरू नहुने स्वास्थ्यको लागि राम्रो भनिन्थ्यो र अब अहिले चाहिँ त्यो चलनहरू हट्दै गयो अब गाईको गोबर गाईले अबो सिमेन्टेड घर भएकोले गर्दा चाहिँ अहिले चाहिँ अब हामीले पानीमा फिनाइल हालेर नै घर सफा गर्ने गर्छौँ